मैले एप्पलको ल्यापटपलाई किनेको थिएँ कि एकदमै राम्रो रहेछ यो ल्यापटप अहिलेसम्म यो ल्यापटपले कुनै पनि मलाई धोका दिएको छैन अनि यसको मेमोरी पनि एकदमै राम्रो रहेछ अनि एकदमै राम्रो रहेछ यो ल्यापटप एकदमै राम्रो यसलाई कुनै पनि हामीले चलाउँदाखेरि यसलाई चलाउँदाखेरि चाहिँ यसको कुनै पनि उयो छैन प्रोब्लम छैन तपाईँको ब्याट्री ब्याकअप एकदमै राम्रो रहेछ ब्याट्री ब्याकअप एकदमै राम्रो अनि त्यहीकारणले गर्दाखेरि अनि कतिवटा अब हामीले कामहरू गर्नुपर्छ यो एप्पलको ल्यापटपमा है अनि धेरै नै मेरो प्रोजेक्टहरू छ अनि मैले यो धेरै यो म इन्जिनियरिङ पनि गर्छु त्यही कारणले गर्दाखेरि इन्जिनियरिङको जति पनि यो मेरो जति पनि प्रोगामहरू छ सबै मेरो बिलदेखि लिएर सबै अरू ल्यापटपहरूभन्दा चाहिँ यो ल्यापटप एकदमै राम्रो रहेछ अनि यसमा मैले धेरै यो मेरो सफ्टवेरहरू म हालिरहन्छु अनि धेरै नै मेरो प्रोग्रामको डल्लै डल्लै लिस्टहरू सबै नै प्रायः जस्तो हालि नै रहन्छु एकदमै राम्रो छ अनि अब तिमीहरूले पनि यही खालको नै ल्यापटप ल्याउनु अब किनेन किन्यो पछि चाहिँ एउटा उखान छ नि है उइलेहरूको बुढोहरूको उखान छ सस्तो दामले पखालो चलाउँछ भन्छ नि है अनि अरूभन्दा चैँ बरूभन्दा यो एकदमै यो एप्पलको ल्यापटप चाहिँ एकदमै राम्रो छ अन्त अब तिमीहरूले पनि ल्यापटप किन्ने कुरा गर्दैथ्यौ अनि यही किन्नु नि एकदमै राम्रो छ सस्तो पनि छ मिलिहाल्छ यो इन्डियामा एकदमै एभाइलेबल छ जहीँ पनि तपाईँले पाउनुहुन्छ एकदमै राम्रो छ यो ल्यापटप